हजुर म चाहिँ एउटा राइटर हो तपाईँ चाहिँ टी गार्डनको हुनु हुँदो रहेछ त्यसको विषयमा मलाई दार्जिलिङ हजुर मलाई चाहिँ दार्जिलिङको टी गार्डनको विषयमा सानो भनिदिनु होस् न हजुर हजुर केही लेख्नु चाहन्छु हजुर हजुर

हजुर हजुर हजुर तपाईँको त्यो तपाईँको कमानहरूको त्यो बोनसहरूको विषयमा अब के सानो भनिदिनु होस् न हजुर हजुर हजुर हजुर मलाई चाहिँ टी गार्डनकै विषयमा जान्नु थियो तपाईँसँग हजुर हुन्छ हजुर हुन्छ धन्यवाद तपाईँलाई